अहिलेसम्म पैदल यात्रा गरेको सबसे मैला जग्गा नै टेनडोङ हो टेनडोङ चाहिँ कहाँ छ भन्दाखेरि नाम्चीदेखि केही मिल दूर दामथाङदेखि उकालो चड्यो भने त्यहाँपनि पुग्छ साम्डुप्छेबाट पनि उकालो चड्यो भने पुग्छ तिमी तार्कूबाट पनि उकालो चड्योभने पुग्छ सदामबाट पनि पुग्छ गान्तोकबाट चाहिँ पुग्दैन अनि त्यसबाटोमा चाहिँ धेरै मैला कुराहरू भेटिन्छ जस्तै गाईको टट्टी पिसाब घोडाको गुहु भालुको गुहु भा भालुले मल कोट्याएको हुन्छ साँपहरू भेट्छ भालु देखेपछि सबैजना कालिन्छ र त्यहाँनिर फोहोर नहोस् भनेर चाहिँ हामी हामी भन्दा पनि म कागजहरू खाएर आफ्नै ब्यागमा लगाएर फेरि फर्काएर ल्याउँछु त्यहाँनिर बाटोमा रक्सीको बोतलहरू पनि भेट्छ त्यो पनि म फर्काएरै ल्याउँछु टिपेर त्यसबाट माथि पुगेर आगो जलाउँदाखेरि पनि मैला एक दुईवटा जलाउँछु त्यहाँदेखि फर्किएर फर्किएर आउँदाखेरि साथी भाइहरूले पनि त्यही टिपेर ल्याउँछ